दैनिक कुराकानीमा प्रयोग गरिने नेपाली भाषाका केही वाक्यहरू यिनै हुन जो म भन्न गइरहेको छु जान्नु न तान्नु घचेटि माग्नु एक माघले मात्र जाडो जाँदैन अर्को माघ पनि आउँछ है अन्तरी मरी मरी हाँस थपडी गाँस पैसाको मुख कालो हुन्छ नाच्नु न नाच्नु जान्दैन आँगन टेढो थाकेको बेलामा पाकेको केरा यी तुक्काहरू हुन्